यो पानीको उयसमा भन्दाखेरि चाहिँ हाम्रो घरमा अब अब हाम्रो घरमा बिहा थियो होइन हाम्रो गाउँमा हाम्रो घरकै भनौँ न गाउँमा बिहा राखेको थियो ठुलो एउटा ठुलो भव्य रूपमा एउटा आयोजन गरिएको थियो अब त्यसमा खानेकुरा त केही समस्या छैन तर पानीको चाहिँ घेरै समस्या हुन्थ्यो क्या त्यसैले चाहिँ अब के भन्छ तिन दिन बिहा हुनुभन्दा तिन दिनअगाडि नै हामीले के भन्छ अब ठुलो ड्रमहरू हुन्छ त्यो ड्रमहरूमा चाहिँ अब तिनवटा ड्रमहरू राखेको थियौँ त्यहाँनिर चाहिँ अब दिउँसो त अब पानीको सुविस्ता थिएन र बेलुका घर घरमा हामी भन्थ्यौँ कि तपाईँहरूको काम सकिएपछि चाहिँ यतापट्टि हालिदिनु होस् ड्रममा कि हामीलाई अब विवाहको अब ठुलो आयोजन गर्दैछौँ अब त्यसमा चाहिँ सुविस्ता होस् भनेर अनि तिन दिनमा चाहिँ फुल ट्याङ्की भइसकेको थियो अनि त्यसपछि चाहिँ विवाह पनि अब राम्रोसँगले भयो र पानीको अब खेर नजाओस् भनेर चाहिँ हामीले अब त्यहाँनिर सफा गर्नेहरूलाई पानी को बन्दोबस्त गर्ने मिलाउनेहरूलाई पनि भनेको थियौँ कि पानी चाहिँ एकदम मजाले राम्रोसँगले सबैलाई पुर्याओस् खेर नफालोस् भाँडाकुँडाहरू मोल्दाखेरि पनि अब त्यो पानीको अब ठिकसँगले प्रयोग गरोस् त्यसलाई खेरो नफालोस् एकदम पानीको गएकोगएकै नगरोस् एकदम बन्द गरिदिइकन ठिकसँगले त्यसको प्रयोग गरोस् भनेर चाहिँ हामीलाई त्यहाँ पनि एकदम राम्रोसँगले भनेको थियौँ र सफल रूपमा हाम्रो त्यो अब एउटा भव्य रूपमा चाहिँ एउटा विवाह पनि सम्पन्न भयो त्यहाँनिर र राम्रोसँगले नै भयो भनौँ न त्यो पानीको अब सुविस्ताहरू चाहिँ